हजुर हजुर भाइ आँप त छ हजुर हजुर अँ अँ एकदम राम्रो छ लङ्गडा आँप छ बम्बई आँप छ हजुर ए घरको लागि कि दोकानमा सेल गर्ने हो हजुर ए दोकानकै लागि हो नि रेट त अब हामी त यसै त फाल्टो त डेढ सय रुपियाँ केजी गरेर बेच्दैछ हो म भाइलाई दोकानको लागि हो भने चाहिँ नाइन्टीसम्म लाइदिन्छु नब्बे रुपियाँ

हजुर हजुर दस केजी एप्पल पनि छ एप्पल दुई किसिमको छ एउटा त्यो काश्मीरको एप्पल छ एउटा यो यहाँको अर्को लोकल एप्पल छ अँ हजुर काश्मीरको राम्रो हो त्यो त अहिले लेटेस्ट

त्यो राम्रो हुन्छ त्यो त्यो चाहिँ ठुलो हुन्छ यहाँको लोकलहरू चाहिँ ठुलो हुन्छ काश्मीरको चाहिँ सानो हुन्छ चिल्लो टाइपको हुन्छ क्या खस्रो हुँदैन

ए हुन्छ हुन्छ भाइ अरू अरू केही पर्छ बनाना केरा केरा हजुर छ छ छ केरा पनि अब त्यो एउटा चिनीचम्पा छ एउटा मुङ्रे केरा छ अब त्यसमा भाइलाई कुन चाहिँ चाहिएको हो ए अहिले अस्सी रुपियाँ दर्जन गरेर दिँदैछु म त भाइलाई भाइलाई म अब निक्कै लान्छौ भने क्वान्टिटीमै लान्छौ भने चाहिँ साठी रुपियाँसम्म चाहिँ गरिदिनु सक्छु

अङ्गुरहरू हजुर हजुर हजुर छ त्यो एक सय बिस रुपियाँ केजी गरेर दिँदैछु हजुर हजुर ग्रिन चाहिँ लगाइराख्नु हन्ड्रेड रुपिस् सय रुपियाँ

ए हुन्छ हुन्छ भाइ हुन्छ कहिलेसम्म चाहिएको भाइलाई आजै पठाइदिनु कि भोलि ए अम्बक त हाइ यहाँकै लोकल अम्बक छ कि

ए हुन्छ हुन्छ हुन्छ हुन्छ दाजु हुन्छ भाइ हुन्छ